हाम्रो ठाउँमा त व्यापारीहरू बङ्गाली नेपालीहरू बस्छ तर अब बङ्गा बङ्गालीहरूले पनि अब कस्टमरहरू आउँदाखेरि अब बङ्गाली कुराबाट उयो गर्दैन नेपालीबाटै बोल्नु बोल्छ नेपालीबाटै बोल्छ हामी सबै अब नेपाली नै हो अन्त नेपाली उनीहरूको बिक्री गर्नुपऱ्यो अब नेपालीबाट पनि बोल्नुपऱ्यो नि त भनेर चाहिँ नेपालीबाटै बोल्छ उनीहरूको कुरा गर्दा पनि नेपालीबाटै बोल्छ घरघर बिक्री गर्नु आउनेहरू सबै कस्टमरहरू उयो गर्नु आउँछ नेपालीहरू आउँछ उयो बिहारी बङ्गालीहरू आउँछ घरघर योहरू व्यापारहरू गर्नु सब्जीहरू बेच्नु तर नेपाली कुरै गर्छ